म चाहिँ बिचको मिडल वुमन भएर चाहिँ जुन चाहिँ पहिलाको जेनरेसन र अहिलेको जेनरेसनलाई चाहिँ डिफाइन गर्नु हुँ सक्छु भने चाहिँ मलाई चाहिँ के लाग्छ भने चाहिँ पहिलाको जेनरेसनमा मोबाइल फोन थिएन घरमा बत्ती थिएन एजुकेसनको फ्यासिलिटिज थिएन कतिवटा कुराको पनि फ्यासिलिटिजहरू धेरै कुराहरूको फेसिलिटिजहरू थिएन र अहिलेको त्यही त्यहीलाई लिएर अहिलेको न्यू जेनरेसनमा हेर्दाखेरि चाहिँ अहिले मान्छेहरूको हात हातमा फोन छ अहिलेको मान्छेहरूले पहिलाको पहिला जमानामा स्कुलहरू राम्रो हुन्थेन गभर्मेन्ट स्कुल मात्रै हुन्थ्यो तर अहिलेको जेनरेसनमा चाहिँ सबै जग्गा प्राइभेट स्कुलहरू हुन्छ र आफ्नो प्यारेन्ट्सहरूले चाहिँ जतिसक्दो आफ्नो स्टुडेन्ट्सहरूको लागि चाहिँ राम्रो होस् भनेर चाहिँ राम्रोभन्दा राम्रो स्कुलहरू हाल्छ र एजुकेसन पनि राम्रो भएर जान्छ त्यो भएर चाहिँ पहिलाको समयमा चाहिँ एजुकेसन कम्ती थियो र अहिलेको जेनरेसनमा चाहिँ एजुकेसन ज्यादा नै छ र पहिला चाहिँ इन्कम सोर्सेसहरू पनि थिएन पैसा पनि कम्ती र अहिले चाहिँ धेरै धेरै जग्गामा अब जस्तै धेरै धेरै थुप्रै थुप्रै जग्गामा कामहरू उयो भएकोले गर्दाखेरि चाहिँ इन्कम सोर्सेसहरू पनि पहिलाको भन्दा चाहिँ ज्यादा छ त्य त्यो नै मात्र हो दुईवटाको डिफरेन्सेसलाई चाहिँ डिफाइन गर्ने चाहिँ